हामीले हाम्रो सम्पूर्ण परिवारले हेर्ने लोकप्रिय कार्यक्रम चाहिँ नेपाल आइडल अन्त युनिभर्सल आइडलहरू अन्त के भन्छन् नेपाल पोइट्रीहरू त्यसमा चाहिँ दार्जिलिङको एकजना नाना पल्लवी भन्ने पनि जानुभएको थियो अन्त हामी चाहिँ प्राय चाहिँ नेपाल आइडल हेर्छौँ किनभने चाहिँ त्यसमा चाहिँ हाम्रो यता छेउकै दादा साइरस खाती भन्ने चाहिँ जानुभएको थियो अन्त त्यसमा निकै अगाडिसम्म बढ्नु पनि भएको थियो त्यही कारणले हामीले पुरा सपोर्ट गरेकोले गर्दाखेरि चाहिँ सबैजनाले हामीले त्यो कार्यक्रम चाहिँ पुरा मनोरञ्जन लिन्थ्यौँ त्यो कार्यक्रमको त्यही भएर सबै परिवार मिलेर हेर्थ्यौँ र हामीलाई सबैलाई मजा आउँथ्यो